हलो हजुर अँ जानु त पर्ने छ हो कहिले जाने हो पिकनिक अनि त हुन्छ नि ल गजलडुब्बा राम्रो छ त तपाईँ टिस्टा ब्यारेज गजलडुब्बा है त्यहाँनिर अनि त जानुको लागि त गाडी चाहियो त हौ अनि त ए ल ल ल त्यही गाडीमा जाऔँ कि अँ हुन्छ नि ल दस बाह्रजाना जाऔँ कि त्यहाँ टिस्टा ब्यारेजमा पुगेपछि त्यहाँनिर क्या टिस्टाको माछाहरू पनि पाइन्छ हो त्यहाँ त्यहाँ त्यहाँ टिस्टाको माछा अलिक महङ्गो पर्छ कि पैसा चाहिँ अलिक लिएर जानुपर्छ है अच्छा अच्छा बोट बोटमा बोटमा पनि खेल्नुपर्छ हो बोटमा पनि चढ्नुपर्छ हो बोट क्या बोट नौका त्यो नौकामा पनि चढ्नुपर्छ मजाले हो पुरा भिडियो सिडियो बनाएर एकदम पुरै इन्जोय गर्नुपर्छ हो मजाले एकदम भिडियोहरू बनाएर हो रिल्सहरू बनाएर हो पुरा एफबीमा हाल्नुपर्छ ल होइन हौ खानाको घरबाटै गर्नुपर्छ होला हौ ड्राई फुडहरू क्या अलिकति अनि त टाइम लाग्छ फेरि वहाँ जग्गा जग्गा पनि छैन आखिरी हो त्यो होटेल होटेल बेसी छ त्यो होटेलमा खाना फेरि महङ्गो पर्छ कि घरबाटै बनाएर लानुपर्छ अलि अलि हो अनि त नजिक त हो नि त्यति टाढो पनि होइन हो यसो खानासाना बनाएर हो त्यहाँबाट लानुपर्छ अनि त मजाले पहिला त घुमौँ न मात्रै खाना त भइहाल्छ नि पहिला घुमौँ न है उता आमाहरू पनि जानुहुन्छ होला आमाहरूलाई पनि भन्नु ल बाबाहरू पनि सबैजना जानुपर्छ है ल तिमीहरूको ए भइहाल्छ भइहाल्छ भइहाल्छ कि त हामी जानुपर्छ सबैजना कि अँ जानुपर्छ तर एकदम साइटसिनहरू हेर्दै हेर्दै हो त्यो गल ए ल ल ल एउटैमा अटिहाल्छ नि एउटैमा अट्छ दसजना भइहाल्छ हो तिमीहरूको चारजना यता हाम्रो चार पाँचजना हो गर्दा दसजना अटिहाल्छ नि चारजना नानीहरू दुई तिनजाना अटिहाल्छ काखमा राख्दा भइहाल्छ हो अटिहाल्छ वहाँ पुगेपछि चाहिँ मजाले एकदम बोटमा घुम्नुपर्छ हो अनि त हिँड्नुपर्छ हो घुम्नुपर्छ अनि त मजाले हो खानापिनाहरू खानुपर्छ हो अनि त मजाले घुमेर खाना पनि खाएर आरामले आउनुपर्छ ल ल ल त राखेँ ल अँ ल ल राखेँ ल